मेरो घरमा चाहिँ माथिबाट नाली बगेर आउँछ पुरा मैलाहरू आएर पस्छ अनि बि्लचिङहरू छर्छु अनि फरुवाले तानेर फ्याँक्छु अनि घर वरिपरि जङ्गल पलाउँछ त्यो चाहिँ हातैले गोड्छु यता साँपहरू आउने डर छ डर हुन्छ ए भ्यागुताहरू त्यसै कारण सबै कोही बेला झाडु लगायो कोही बेला हातले नै उखेलपाखेल गरेर फ्याँक्छु मैलाले जमिँदाखेरि पुरा गनाउँछ भनेर दबाईहरू छिट्छु